हेलो सुन्नुहोस् न तपाईँकोमा नि तपाईँकोमा यो अर्ग्यानिक आलु सब्जीहरू पाइन्छ ए अँ भन्नुहोस् त के के पाउँछ हौ अर्ग्यानिक तपाईँको दोकानमा

ए सुन्नुहोस् मलाई मनपर्ने मनपर्ने पर्ने कुराहरू पो बेच्नु हुँदारहेछ त हौ कति राम्रो मलाई नि सुन्नुहोस् न त्यो रायोको साग चाहिँ दुई बिट्टा हगि तोरीको साग एक बिटा धनियाँ पत्ता छ तपाईँकोमा अँ धनियाँ धनियाँ धनियाँ पत्ता पनि एक बिटा हगि त्यो गोलभेडा भन्छ नि हाम्रो त्यो बारीहरूतिर रुख टमाटर भन्छ नि त्यो छ होला हगि तपाईँ ए त्यसो भएदेखि अब त्यो टमाटर त अब अहिले त महँगो छ बहिनीकोमा त अर्ग्यानिक टमाटर खोइ कसरी छु कोन्नी एक किलो चाहिएको थियो मलाई ए घटेको छ भनेदेखि कसरी दिनु हुँदैछ ए किलोको त्यो सिलगढीको त होइन होला नि ए सिलगढी होइन भने अनि यता बारीमै फलाएको तपाईँले ए ल ल ल त्यस ठिक्कै छ त्यसो भए टमाटर पनि एक किलो हगि म यहाँ मेरो मान्छे पठाइ दिन्छु कि अनि तपाईँको दाम कति भयो टोटल त्यो मलाई भनिदिनुहोस् है र मेरो मेरो सब्जीहरू मैलै अगि भने त्यो सबै रेडी राखिदिनुहोस् त्याँबाट मेरो एकजाना भाइ आउँदैछ दोकानमा ल उसलाई म पैसा दिएरै पठाइदिन्छु तपाईँको टोटल कति भएछ त्यो सामान पठाइ दिनुहोस् न ल तर सुन्नुहोस् है तपाँईले भनेको जस्तै अर्ग्यानिक हुनुपर्छ नि फेरि हगि सबै अर्ग्यानिक हुनुपर्छ अहिले त अब बिहिवारको दिन त तपाईँले अब हाट लाउनै हुन्छ होला है दोकानहरू यहाँ कालेबुङमा अहिले अर्ग्यानिक भनेर लगाएको छ फेरि अब खाएर यहाँ ग्यास भयो भने त फेरि हुँदैन नि छ ल ल ल एकदम ग्यारेन्टी छ हगि ल योपल्ट योपाली चाहिँ म तपाईँको दोकानबाट किनेर खाँदैछु र अब अब मनपऱ्यो भने चाहिँ म बिहिवारै पछि आएर तपाँईकै दोकानबाट किन्छु है त ल ल ल बहिनी ल म एउटा मान्छे पठाउँदैछु है ल रेडी बनाइ राख्नुहोस् तौलिर सब सामानहरू ल ल धन्यवाद